मेरो भन्नुपर्दा है मेरो खेल प्रिय खेल चाहिँ म अब फुटबललाई नै लिन्छु उदाहरणको रूपमा किनभने अब यो फुटबल खेल्दाखेरि चाहिँ हामी एक त अब रनिङ गर्नै पर्छ शरीरबाट एउटा स्कृतिहरू निस्किन्छ हाम्रो पसिनाहरू निस्किन्छ होइन पसिना निस्केपछि हरेक कुरोहरू रोग कष्टहरूदेखि लिएर कतिवटा भाइरसहरूदेखि लिएर त्यो निस्किन्छ त्यो निस्केपछि क्या शरीर पनि तन्दुरुस्त हुने है मन्छेलाई अलस्पिया भन्ने नहुने होइन एउटा अल्छिपन नआउने होइन गयो फुटबलमा चाहिँ म अब फुटबलै लिन्छु मेरो प्रिय खेल चाहिँ किनभने यसमा अब धेरै कुरोहरू यसमा ज्ञान पनि पाइन्छ भनौँ न फुटबल खेल्दाखेरि है कसरी ट्याकल गर्ने के गर्ने होइन अनि विशेष चाहिँ अब बडीलाई तन्दुरुस्त राख्नु चाहिँ हामीलाई एकदम रनिङ गर्नु चाहिँ एकदम आवश्यक छ अनि विशेष गरेर चाहिँ अब फुटबल खेल्दाखेरि चाहिँ हामीलाई रनिङ चाहिँ एकदम गर्नै पर्छ है त्यही कारणले गर्दाखेरि चाहिँ राम्रो लाग्छ फुटबल मेरो एकदम जोसिलो खेल पनि यही फुटबल नै हो